हाई मेरो नाम चाहिँ सुनामी सुब्बा अनि आज मैले यो एउटा साइड ब्याग मगाएको चाहिँ तर त्यसमा चाहिँ ब्याग पनि कस्तो आएछ भने एउटा चेन पनि बिग्रिएको अनि साइडको लेदरहरू पनि सबै निस्किएको त्यस्तो टाइपको आएको थियो आज त आज मगाएर त्यस्तो टाइपको आएको थियो सबै लेदर निस्किएको चेन भित्किएको एउटा ब्यागको यसो पक्रिने छैन त्यो सबै अब त्यसलाई के भन्नु म त्यो कसरी युज गर्नु म आज भर्खर नयाँ मगाएको मैले तर त्यस्तो पठाइदिएछ म त्यसमा के अब कसरी म त्यो अब बोक्न पनि सक्दिनँ है म बोक्न पनि सक्दिनँ तर फोनमा चाहिँ यस्तो राम्रो देखाएको थियो तर रियलमा आउँदाखेरि चाहिँ यस्तो भत्किएको रहेछ भत्किएको पठाइदिएछ भत्किएको आएछ सबै लेदर उद्रिने कलर पनि पुरा फेडेड भएको पुरा उडेको कलर रङहरू पनि सबै उडेको रङहरू पनि सबै उडेको अनि लेदर त झन् लेदरको थियो तर लेदर चाहिँ सबै उक्किएको निस्किएको आएछ सबै निस्किएको अनि यसको चेन छैन हाम्रो यसको साइड ब्यागको यसको हेन्डलको उयो राम्रो छैन त्यो कसरी चाहिँ म युज गर्नु त्यसको लागि म के चाहिँ गर्नु म ए फोनमा यस्तो राम्रो देखाएको थियो यस्तो राम्रो प्रडक्ट देखाएको थियो तर मलाई चाहिँ उल्टा पठाइदिएछ जस्तो लाग्यो कलर पनि सबै उडेको लेदर पनि सबै निस्किएको अन्त अरू चाहिँ

त्यस्तो अनि एउटा यो भन्न चाहन्छु कि जस्तै अब हामीले अब जस्तै बजारमा गएर पनि बजारमा गएर अब यो जस्तै हामीले फेस टू फेस अब किन्दाखेरि जति को राम्रो प्रडक्ट हुन्छ त्यो भन्दा एकदम नराम्रो प्रडक्ट एकदम नराम्रो थियो यो अनि ब्याग त्यसरी चाहिँ उक्किएको पठाउनु यस्तो यस्तो के अरे चेन भित्किएको लेदर उक्किएको त्यस्तो पठाउनु त्यस्तो पठाउनु भएन नि त अनि अनि यसमा अलिकति चाहिँ डिजाइन थियो अलिकति त्यो स्टाइल थियो है अलिकति अलग्गै अर्कै टाइपको स्टाइल थियो अनि अल अर्कै स्टाइलमा पनि त्यो फुलहरूमा पनि यो उल्टा उल्टा प्याटर्न हालेको अब जस्तै यसमा फुलको प्याटर्न छ त्यस्तै अब यसमा फुलको प्याटर्न देखाएको छ यस्तो लाग्दै थियो कि कसैले पहिला युज गरेर चाहिँ फेरि रिटर्न सबै भित्काएर फेरि रिटर्न गरेक जस्तो लाग्दैछ त्यस्तै लाग्दैछ अनि यसको क्वालिटी चाहिँ एकदमै नराम्रो थियो जस्तै अब हामले फेस टू फेस किनेभने त्यो राम्रो बरु यस्तो अन उयोमा चाहिँ नगर्नु हो त्यही भन्न चाहन्छु